दार्जिलिङ जिल्लामा मुख्य समाजिक कल्याण र विकासको निम्ति धेरै कार्यहरू छन् जस्तै लक्ष्मी भण्डार भयो है लक्ष्मी भण्डारमा हामीलाई है पाँच सौ रुपियाँ गरेर मन्थली आउँछ स्वास्थ्य साथी त्यो चाहिँ अब एउटा कार्ड हुन्छ है त्यो चाहिँ हस्पिटलमा लगेर हामीलाई बिमारीहरू भएकोमा त्यसमा निकै नै हेल्प हुन्छ अर्को आउँछ कल्याणश्री त्यसपछि सौ दिने काम आउँछ त्यसमा चाहिँ हामीले बाटोहरू बिग्रेकोहरू हो त्यसलाई बनाउने कोसिस गर्दछौँ अन्त पेन्सन योजना त्यो चाहिँ जस्तो बुढाबुढी हुनुहुन्छ उहाँहरूको लागि सुविधा गरिदिनु भएको छ सरकारले यो चिजहरू चाहिँ हाम्रो दार्जिलिङ जिल्लामा सुविधा लगाइरहेको हुनुहुन्छ यही सुविधा चाहिँ हामीले पाइरहेका छौँ